हाम्रो घरको सदस्यसँग चाहिँ अब कस्तो हुन्छ भने सँगै अब परिवारमा अब खाना खाँदा सधैँ चाहिँ हामी एक साथ हुँदैनौँ प्रायः मतलब बेलुका चाहिँ हामी सबै एक साथ खान्छौँ कतिवटा कुरोहरू हामी बातचित गर्छौँ कतिवटा सम्झ भुल चुकहरू छ भने हामी सम्झ सम्झी गर्छौँ कतिवटा सल्लाह छ भने हामी सम्झाई बुझाई गर्छौँ कतिवटा सल्लाह छ भने हामी सल्लाह गर्छौँ अब बिहान त अब आफ्नो आफ्नो नानी छोरा ड्युटीमा जान्छ नानीहरू बुहारी स्कुलहरू लिएर जान्छ र दिनको चाहिँ अब दिनमा त प्रायः हामी एक चोटि हुँदैनौँ एकदम अलग अलग्गै हुन्छौँ त्यो भएर अनि बेलुका चाहिँ हामी सबै एक साथमा खान्छौँ हाम्रो राम्रो बातचितहरू हुन्छ राम्रो कतिवटा कुरो सर सल्लाह कुरोहरू हुन्छ हामी बेलुका चाहिँ दिनहु हाम्रो बेलुका मात्रै हाम्रो सबैजना राम्रो एक साथमा बसेर चाहिँ हामी बातचित गरेर खाना खान्छौँ